हेलो चालक दाजु मैले तपाईँलाई खरसाङदेखि बागडोग्रा एयरपोर्टसम्म ट्याक्सी बुक गरेकी थिएँ नि म उही बोल्दैछु तपाईँले त साह्रै ढिलो पो गर्नुभयो त यस्तो ढिलो हुने भए अगावै जानकारी गरिदिनु भएको भए कत्ति असल हुन्थ्यो हेर्नुहोस् त तपाईँको लापरवाहीको कारण तपाईँ समय समयमा नआइपुगी दिनाले गर्दा मेरो अति नै महत्त्वपूर्ण उडान छुट्यो जुन चाहिँ म चाहेर पनि छुटाउन चाहन्न थिएँ तपाईँ अलिकति चाँडो आइदिनु भएको भए तपाईँको के खति हुन्थ्यो कमसेकम मैले अहिले यस्तो समस्या त भोग्नुपर्ने थिएन नहुनु अब भइहाल्यो हुने कुरालाई टार्न सकिएन तपाईँकै लापरवाहीले गर्दा मैले आफ्नो उडान छुटाउन परिहाल्यो अब म अरू केही जान्दिनँ तर तुरुन्तभन्दा तुरुन्त मेरो मैले तपाईँलाई जुन ट्याक्सी बुक गर्दा दिएकी थिएँ नि त्यो मेरो भाडा त्यो मेरो पैसा त्यो चाहिँ मेरो फिर्ता गरिदिई हाल्नुहोस् त